मेरो घरको नजिकै चाहिँ एउटा विशेष स्थान छ इगल क्र्याक जसलाई हावाघर पनि भन्छ अनि म चाहिँ नानीहरूसँग प्राय छुट्टीमा चाहिँ त्यही जान्छु किन भने त्यहाँ चाहिँ एउटा पुरानो हावाघर छ फलामको सिँढी छ अनि माथि अग्लोमा चाहिँ हवाघर छ त्यहाँ चाहिँ एकदमै मिठो हवा आउँछ अनि त्यहाँबाट चाहिँ कर्सियङ बजार डल्लै वरिपरि सिलगढी सबै नै देख्छ यति राम्रो देख्छ कर्सियङको दृश्य अनि त्यहाँ चाहिँ मलाई बसेर एकदम दृश्य हेर्नु अनि हावा खानु पुरा मनपर्छ